हेलो के तपाईँ दार्जिलिङबाट सफेद स्टोरको सचिन बोल्नुभएको हो मैले तपाईँको स्टोरबाट एउडा टी सर्ट किनेको थिएँ र मलाई त्यो टी सर्ट धेरै राम्रो लाग्यो मैले घरमा ल्याएर परिवारलाई पनि सोधेँ कोस्तो छ टी सर्ट भनेर उनीहरूले पनि सबैले मन परायो अनि साथीहरूले पनि टी सर्ट धेरै राम्रो छ भनेर भन्दै थियो अनि उनीहरूले पनि मलाई तपाईँको स्टोरको जग्गा सोध्यो अनि मैले तपाईँको स्टोरको जग्गा बताइदिएँ धेरै राम्रो रहेछ प्रिन्ट पनि राम्रो रहेछ यो टी सर्टको कपडा पनि राम्रो रहेछ अनि यही प्राइजमा मैले अघाडि पनि अरू नै दोकानबाट किनेको थिए र त्यति बेला त्यो टी सर्ट राम्रो थिएन त्यस्को प्रिन्ट कपडा केही राम्रो थिएन र धेरै राम्रो रहेछ यो टी सर्ट अर्को पालि पनि म तपाईँकै स्टोरबाट किन्नेछु र धेरै धन्यवाद तपाईँलाई कि यस्तो राम्रो टी सर्ट ल्याएर तपाईँले बेच्नुहुँदैछ